मैले चाहिँ लकडाउनको समयमा चाहिँ अब त्यतिबेला त दोकानहरू पनि सबै ब्यान्ड थियो अनि त्यतिबेला चाहिँ मैले युट्युबबाट चाहिँ मिठाईहरू बनाउनु सिकेँ अनि सेल पनि गरेँ मैले त्यो मिठाईहरू होइन अनि बाबाआमालाई पनि दिएँ है हुन्छ